दादा तपाईँलाई म धन्यवाद दिन चाहन्छु तपाईँले मलाई आज सही सलामत सुरक्षित घर पुऱ्याइदिनु भयो यस्तो अबेर रातमा पनि म कत्ति भड्किरहेको थिएँ गाडी नपाएर तर तपाईँ मान्छे एकदम असल हुनुहुँदो रहेछ अहिले त मान्छेलाई भरोसा गर्न धेरै गाह्रो हुन्छ समय पनि ठिक छैन र मान्छे पनि त्यही माथि छोरी चेलीलाई राती हुँदो हिँडडुल गर्न कति गाह्रो हुन्छ तर तपाईँले त मलाई एकदम सही सलामत पुऱ्याइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद है